मैले सोमबारेबाट जुत्ता ल्याएको थिएँ र त्यही जुत्ता खुट्टामा पनि फिट हुने र हल्का अनि खप्ने राम्रो खालको रहेछ र मैले त्यो जुत्तालाई राम्रोसँग युज गर्दैछु